विभन्न मौसमी अवस्था जस्तै तातो चिसो वा वर्षामा दौड्ने केही सुझाउहरू आज म यहाँ दिन चाहन्छु र म म पनि बिहान अनि बेलुका म पनि कुद्ने गर्छु हाम्रो म चाहिँ गो म चाहिँ गाउँको निवासी हो र हाम्रो यहाँ चाहिँ ग्राउन्ड छ ठुलो हाम्रो ऊ यो गाउँ छ अन्त त्यहाँ चाहिँ म कुद्नु जान्छु बिहान अनि बेलुका मेरो साथीहरूसँग हो अन्त अहिले त गर्मीको तातो तातोको मौसम छ र यो तातो मौसममा चाहिँ म यही भन्नु चाहन्छु कि तातो अवस्थामा चाहिँ हाफ प्यान्ट होइन हाफ प्यान्ट यहाँ त जो जर्सी हाफ प्यान्ट हुन्छ त्यस्तो लगायो अनि स्पोर्ट्स सू लगायो अन्त माथिबाट चाहिँ नर्मल स्पोर्ट्स टी सर्ट या स्पोर्ट्स टि सर्ट या कुनै सित कटन टि सर्टहरू लगाउनु भनेर म चाहिँ आफ्नो ऊ यो पोइन्ट अफ भ्यू दिन चाहन्छु र चिसो महिनामा भन्दामा चाहिँ चिसो महिनामा चाहिँ ठन्डा महिनामा चाहिँ हामी हाम्रो त यहाँ अब हाम्रो गाउँमा होइन चिसो महिनामा त बिहान हामी म आफ्नो साथीहरूसँगै कुद्नु जान्छु बिहान बेलुका र चिसो मौसममा पनि चिसो मौसममा चाहिँ हामी ट्रयाक सुट होइन ट्रयाक सुट लगाएर कुद्नु जान्छौँ हामी त हाम्रोमा ग्राउन्ड छ त्यो बिहान बेलुका जान्छ हामी साथी साथी मिलेर यट्युब युट्यबममा हेरिहाल्छु भिडियोहरू हो एक्सर्साइजको त्यहाँ हेर्दै हामी एक्सर्साइजहरू गर्छ बिहान बेलुका अन्त हामी ट्रयाक सुट लगाएर जान्छ नर्मल ट्रयाक सुट लाएर कुद्नु हामी ऊ यो गर्छ प्रिफर गर्छ र जाडो महिनामा त होइन हुस्सोहरू लागेको हुन्छ अँध्यारो हुन्छ र हाम्रो यता त हात्तीहरू पनि निस्किने गर्छ हात्ती बाघहरू किनकि हामी कमानको निवासी हो र हामी चाहिँ एक्लै जानु चाहिँ डराउँथ्यो त्यही भएर हामी चाहिँ साथी साथी घुम्नु जान्छ बिहान बेलुका अन्त चिस्सोको मौसममा चाहिँ हामीले ट्रयाक सुट ट्रयाक सुट लगाएर कुद्नुपर्छ हाम्रो यता त त्यस्तै नै छ हो अन्त गफ गरममा चाहिँ नि जर्सी हाफ प्यान्ट अन्त टी सर्टहरू लगाएर कुद्ने गर्छ अन्त वर्षा रेनी सिजनमा चाहिँ रेनी सिजनमा त हाम्रो यता अब होइन त्यति कुद्नु जाँदैन किनकि पानी परेको हुन्छ हो अन्त हाम्रो यता त असिनाहरू पनि पर्ने गर्छ असिनाहरू पनि आउँछ अन्त हाम्रो यता त हामी त गाउँमा छ त्यही भएर हाम्रो यता पुरा थुप्रै रुखपातहरू छ अन्त होइन हावा आउँदा डर हुन्छ हाम्रो यता चाहिँ अब रुखहरू लड्यो भने होइन हामीलाई चोट चोट लाग्ने चाहिँ चोट लाग्ने रिस्क हुन्छ त्यही भएर चाहिँ अनि हाम्रो यता चाहिँ वर्षा सिजनमा चाहिँ कुद्नु जाँदैन मान्छेहरू बेसी जस्तो र तर पनि म चैँ यही भन्नु चाहन्छु कि वर्षा वर्षा सिजनमा पनि त्यही हो वर्षा भनेको त अब त्यही हो गरम महिनामा नि त पानी पर्ने गर्छ अन्त गरम महिनामा त त्यही हो हाफ हाफ प्यान्ट भन्दा नि जर्सीको हाफ प्यान्ट होइन अन्त केटाहरू त हाम्रो यता त त्यही हाफ टि सर्ट हाफ टि सर्ट यहाँ त कटनको टी सर्ट लगाएर पनि कुद्नु जाँदा हुन्छ अन्त त्यही हो कटनको टी सर्टहरू लगाएर जाँदा हुन्छ अन्त हाम्रो यता चाहिँ हामी चाहिँ हामी चाहिँ यता डुवर्समा बस्छ र हाम्रो यता चाहिँ साह्रै नै गरम हुन्छ यहाँ हाम्रो यहाँ डुवर्समा चाहिँ हो यो मे जुन होइन अन्त जुलाईको महिनामा झन् साह्रै नै गरम हुने गर्छ त्यही भएर चाहिँ यता चाहिँ हो त्यो बाक्लो बाक्लो लुगाहरू लगाएर त कुद्नु नजाँदा पनि हुन्छ कटनकै लुगाहरू प्रिफर गर्नुपर्छ होइन अन्त हाफ प्यान्ट चाहिँ अब जर्सी हाफ प्यान्ट लगाउँदा हुन्छ तर टी सर्ट चाहिँ धेर जस्तो होइन जर्सी टी सर्ट लगाउनु सक्दैन किनकि त्यो पोल्ने गर्छ हाम्रो यता त्यसले त्यही भएर चाहिँ गरम महिनामा चाहिँ हामी केटीहरूले चाहिँ बेसी जस्तो त कटनको टी सर्ट नै लगाएर कुद्नु जान्छु हाम्रो त किनकि हामी डुवर्समा बस्छ वेस्ट बेङ्गाल हामी चाहिँ यो अलिपुरद्वार जिलामा बस्छु म अनि हाम्रो यहाँ साह्रै नै गरम छ अहिले पनि यहाँ पुरा गरम साह्रै नै बढेको छ होइन कोही बेला होइन अब त्यस्तो थर्ट्टी सेभेन थर्ट्टी एट अब यो जुन जुलाईको महिनादेखिको फोर्ट्टी फोर्ट्टी पार हुन्छ साह्रै गरम हुन्छ अन्त त्यही भएर चाहिँ हो त्यही अनि चाहिँ हाफ प्यान्टहरू नै जर्सी हाफ प्यान्ट लगाएर कुद्ने गर्छु र म एति नै भन्दै अनि यो म यो पनि भन्नु चाहन्छु कि द कुद्नु चाहिँ होइन यो दौड्नु चाहिँ हाम्रो स्वास्थ्यको लागि होइन एकदम राम्रो हो दौड्नु सकेन भने एट लिस्ट हामीले जगिङ चाहिँ गर्नुपर्छ जगिङ पनि सकेन बुढाबुढी मान्छेलाई वक वक चाहिँ गर्नै पर्छ बिहान बेलुका होइन म चाहिँ अब रनिङको लागि जान्छु बिहान बेलुका रनिङ गर्नु चाहिँ एकदम राम्रो हो हेल्थको लागि होइन अहिले हामी हेल्थमा पनि ठुलो इमप्याक्ट गर्छ होइन हामी फिजिकली फिट हुन्छ हामीहरूलाई रोगहरू छिटो होइन अब हामी हामीलाई अब वकहरू गऱ्यो भने रनिङ एक्सर्साइज गऱ्यो हामी फिजिकली फिट बस्छ हामी हामीलाई अब रोगहरू त्यति छिटो पक्रिँदैन होइन अनि जो चाहिँ हाम्रो स्वास्थ्यको लागि एकदम राम्रो हो अनि हाम्रो यता हामी गाउँमा बस्छ हाम्रो यता ऊ यो पोलुसन छैन प्रदूषण छैन अनि हामी यहाँ बिहान उठेर हामी फ्रेस फ्रेस एयर होइन फ्रेस एयर लिनुसक्छ हामीले हामीलाई यहाँ प्रदूषणको केही प्रब्लम छैन अनि बिहान उठेर होइन चिसो हावामा एकदम राम्रो फिल आफूलाई फ्रेस एकदम राम्रो फिल हुन्छ हाम्रो यता हामी हाम्रो जो ग्राउन्ड छ होइन त्यहाँ चाहिँ वरिपरि रुखपातहरू पनि छ चिसो हावाहरू आउने गर्छ हाम्रो त्यहाँ हो अन्त फ्रेस जो एयर फ्रेस हावा जो छ त्यो चाहिँ हाम्रो सेहतको लागि एकदमै राम्रो हो होइन अन्त यो दौड्नु एक्सर्साइज गर्नु वक गर्नु चाहिँ हाम्रो सेहतको लागि राम्रो हो जो चाहिँ हामीले आफ्नो हामीले चाहिँ गर्ने यो हामीले एक्सर्साइज रनिङहरू हामीले गर्ने गर्नुपर्छ र यति नै भन्दै म आफ्नो उत्तरको अन्त गर्न चाहन्छु